भारतमा मारुनी नाच अनि राईको साकेलाहरू हुन्छ अनि लेप्चाको नृत्य अलग्गै छ अनि थुप्रै नृत्यहरू छ तर मैले जानेको चाहिँ यति नै हो